हेलो ए सर सुन्नुहोस् न म चाहिँ एउटा टुरिस्ट हो टुरिस्ट खेप्ने ड्राइभर हो होइन हिजो त अन्त मैले चाहिँ दार्जिलिङमा चाहिँ धेरै ट्राफिकको समस्याहरू देखेँ अब यसबारे तपाईँले केही कुरा भनिदिनु पर्यो अब हजुर हजुर ह

हजुर फेरि रोड बिचबाटै कुद्दोरहेछ है प्राय जस्तो ठाउँमा अन्त फेरि अहिले अब होइन टुरिस्टहरू अब मेरो क्याब बुक गरिरहेको थियो अन्त म मलाई लिएर दार्जिलिङ आउँछु भन्दै थियो होइन अन्त मैले यसो साथीभाइलाई सोधीखोजी गर्दाखेरि पुरा जाम हुन्छ अहिले टुरिस्ट खेप्ने बेला हो अन्त टुरिस्टहरू पुरा टुरिस्टको त अब टुरिस्टहरू लिएर पुरा हिँड्छ गाडीहरू अन्त त्यही भएर पुरा जाम हुन्छ अन्त एकपल्ट पुलिसहरूलाई पनि कुरा गर् न भनेर चाहिँ मैले तपाईँलाई कल गरेको थिएँ कि अन्त त्यस्तै छ होला है पुरा जामहरू होला

हजुर हजुर के साह्रो हजुर सर ए हजुर हजुर हजुर अब केही भन्नु पर्दैन किन भन्दाखेरि अब ट्राफिकहरू त अब प्राय जस्तो ठाउँमा भइरहन्छ तर पनि अब दार्जिलिङमा चाहिँ अब त्यति साह्रो हुन्छ भनेर मैले सोचेको चाहिँ थिइनँ है तर पनि हुँदोरहेछ त्यो तपाईँहरूको गल्ती पनि होइन किनभने अब पानी झरी छ होइन एक त एक त अब टुरिस्ट सिजनै हो यो होइन स्कुलहरू लागेको हुन्छ अब रेलहरू बिचबाट कुद्दोरहेछ त्यो त तपाईँहरूको पनि गल्ती होइन होइन तरै पनि अस्ति अब फर्स्ट टाइम आएको थिएँ म दार्जिलिङ टुरिस्ट लिएर नेक्स्ट टाइम पनि आउँ भन्दैथिएँ अन्त अहिले चाहिँ तपाईँको कस्तो छ होला ट्राफिकहरू भनेर कल गरेको थिएँ अब तपाईँले त्यस्तो केही माफहरू त माग्नु पर्दैन अहिले चाहिँ कस्तो छ होला तपाईँको दार्जिलिङको ट्राफिकको हालहरू हजुर हजुर सर ए हजुर सर हजुर हजुर हुन्छ सर तपाईँलाई धेरै धेरै धन्यवाद है यसको लागि अब हुन्छ हुन्छ सर हुन्छ